हजुर हो त भन्नु तपाईँको हाम्रो होटलमा बुक छ खाना त अब सबै प्रकारको पाउँछ तर तपाईँले लोकल फुड भन्नुभएको थियो होइन लोकल फुड त्यही अब म्याक्सिमम् त अब दार्जिलिङमा मोमो मात्रै अभाएलेबल हुन्छ मोमो टाइपो अनि त्यसपछि फाले अन्त तपाईँको लापिङ अन्त त्यही गुन्द्रुक र भात भयो त्यही अब खाना भातमा चाहिँ त्यो आउँछ तर अब त्यो फाल्टु चाहिँ त्यही चाउमिन मोमो टाइपोहरू हजुर बिहान मर्निङमा मोमो तपाईँहरूको दुई प्रकारकै पाउनुहुन्छ भेज पनि पाउँछ ननभेज पनि पाउँछ मोमोमा चाहिँ तपाईँको बिफ भयो हो पोर्क भयो तपाईँको चिकन मटन मटनको चाहिँ त्यस्तो अभाएलेबल हुँदैन बिफ अन्त पोर्क अन्त चिकन चाहिँ हुन्छ तपाईँको बिफ मोमोको चाहिँ पर प्लेट एट्टी रुपिस अन्त पोर्कको तपाईँको सिक्टी रुपिस हो अनि तपाईँको चिकन मोमो चाहिँ फिफ्टी रुपिस गरेर पाउनुहुन्छ तपाईँले एउटा प्लेटमा आठवटा मोमो पाउनुहुन्छ स्टिम मोमो पनि पाउँछ फ्राइड मोमो पनि पाउँछ फ्राइड चाहिँ अलिकति महँगो हुन्छ अनि हाम्रोमा चिल्ली मोमो पनि पाउँछ हो उमा अलिकति एक्सपेन्सिभ छ मोमो लन्चमा त्यही तपाईँको मोर्निङ ब्रेकफास्टमा मोमो रोटी पाउँछ अनि तपाईँले पराठा अनि सेलरोटी र कफी पाउन सक्नुहुन्छ तपाईँले बेलुका जे अर्डर गर् गर्नुहुन्छ बिहान तपाईँको ब्रेकफास्ट त्यही अभएलेबल हुन्छ नि होइन तपाईँले ब्रेकफास्टको लागि चाहिँ बेलुका नै अर्डर गर्नुपर्छ कि अब तपाईँलाई बिहान के खानु मन छ त्यहीअनुसार तपाईँको ब्रेकफास्ट रेडी हुन्छ हजुर म मोमो होइन स्टिम मोमो कि फ्राइड मोमो भेज कि ननभेज त्योहरू पनि भनिदिनु होस् त्योहरू पनि भनिदिनु होस् न हो डिटेलमा हजुर केको मासुको चिकन टेन प्लेट्स भन्नुभयो है ए हुन्छ हुन्छ ए हुन्छ तपाईँहरू आएर फ्रेस भएर तपाईँहरूको ब्रेकफास्ट एकदम रेडी हुन्छ बिहानै ल हुन्छ थ्याङ्क्यु फर कलिङ हुन्छ